हेलो हजुर

ए कसरी बनाउँछ ए मिस्टी दही बनाउनुलाई चाहिँ पहिला चाहिँ दुध दुध र चिनीलाई मजाले उमाल्नुपर्छ हो अन्त त्यहाँदेखिको त्यो चाहिँ बाक्लो बनाउनुपर्छ हो अन्त मोटो मजाले उमाल्नुपर्छ अन्त त्यसपछि चाहिँ त्यसलाई मजाले उमालेर अन्त त्यहाँदेखिको अलिक चिसो भएपछि मात्रै त्यो कन्टेनरमा हाल्नुपर्छ हो अन्त त्यसमा हालेपछि चाहिँ अन्त चिसो भएर मात्रै दही हाल्नुपर्छ त्यहाँदेखिको त्यो फ्रिजमा हाल्नुपर्छ अन्त चाहिँ अब अलिक राम्रो हुन्छ होइन त्यस्तो चाहिँ गर्नुपर्छ अन्त ए होइन त्यस्तो अब मतलब त्यसरी नै बनायो भने हामी त्यस्तै हो हो त्यसरी फाटिँदैन नि हामीले त त्यसरी बनाउँछौँ यहाँ दोकानमा बिक्री गर्नुलाई अहिलेसम्म त फाटेको छैन हो अन्त त्यही भएर चाहिँ त्यसरी बनाउनुपर्छ तपाईँ पनि दोकान खोल्नुहुने ए दोकान अरे घरमा बनाउनुलाई

ए ए त्यही त अहिले त्यसरी नै बनाउनुपर्छ बनायो भने त फाटिँदैन नि त्यसरी अलिक उयो दुधलाई मोटो मजाले बाक्लो उमाल्नु चाहिँ पर्छ त्यस्तो गर्यो भने चाहिँ फाटिँदैन अन्त त्यो उमालेर चाहिँ मिस्टी लास्टमा चिसो हुन्छ नि त्यतिखेर चाहिँ हाल्नुपर्छ दही र उयो राम्रो अन्त के हो राम्रो हुन्छ हजुर बुझ्नुभयो तपाईँले कि बुझ्नुभएन हजुर बुझेको छैन ए ल ल हुन्छ